हेलो हेलो ए तपाईँको नर्सरी छ फुलको ए मेरो चाहिँ यहाँनेर टाउनमा फुल दोकान छ कि अन्त तपाईँको बाट फुल भयो भने चाहिँ ल्याऊँ भनेर पनि कस्तो कस्तो टाइपको होला नि तपाईँकोमा फुलहरू मलाई दाम मिल्यो भने चाहिँ अलिकति सयपत्रीहरू छ मलाई चाहिँ गदवरी सयपत्री अन्त अहिले बर्खामा त अब चाहिँ उयो पनि हुन्छ नि त अन्त विन्टर सिजनको पनि अब त लगाउँदा हुन्छ बिरुवाहरू छ कि छैन कुन्नि तपाईँकोमा कसरी दिनु हुन्छ ए होइन अब हामी त बिचको हो अब वहाँबाट ल्याउने त्यहाँदेखि फेरि आफूले राखुन्जेल त्यसलाई स्याहार गर्नु पर्यो होइन सेल गर्नु पर्यो अलिकति हामीलाई अब मार्जिन बस्यो भने चाहिँ म तपाईँको बाट कन्टिन्यु ल्याउने थिएँ नि फुल कि अलिकति मिलाएर दिनु होस् न अनि हजुर दोकान छ म मलाई हुन्छ अरे रेगुलर आफ्नो त्यो उयो बनाउनु पनि छ कि लिने अन्त अब दोक रेगुलर अब त्यो दिने भने चाहिँ म कन्टिन्यु तप तपाईँ तपाईँलाई सजिलो मलाई सजिलो मलाई अरूतिर खोज्नु परेन ग्रोवरहरू होइन अनि तपाईँले अलिकति मिलाएर दिनु भयो भने मलाई धेरै नै चाहिन्छ नि अब म प्रत्येक ह हप्तामा एक पल्ट उठाउँछु फुलहरू हो सब भेराइटीको उठाउँछु राम्रो चल्छ बजार बिचमा भएकोले गर्दा कि तर प्लान्ट चाहिँ अलिकति अब हेल्दी हुनु पर्यो होइन अन्त त्यहाँदेखि दाममा पनि अलिकति मिलाइदिनु पर्यो फेरि ल्याउँदा ओर्दा कोही भाँचिन्छ कोही केही हुन्छ कि पटहरू फुट्छ त्यस्ताको चाहिँ त्यो रिप्लेस पनि गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो मलाई चाहिँ अब त्यो भाँचिएको टुटेको फुटेको त दोकानमा राखेर के गर्नु हो ए हुन्छ उयो नफुल्ने खाले त्यो भित्र सजाउने क्या अर्नामेन्ट प्लान्टहरू पनि छ ए मलाई त्यस्तो पनि चाहिएको थियो हो त्यो चाहिँ अलिकति ठुलो पटमा हालिदिने कोसिस गर्नु होस् न ल ठुलो पटमा मजाको पटमा हालिदिनु भयो भने चाहिँ त्यसको तपाईँलाई त्यस्तै प्रकारले दाम दिन्छु म बेसी नै दिन्छु यसको लागि चाहिँ रेटको लागि चाहिँ तपाईँ नसुर्ताउनु होस् न एकदम मजाले रेट लगाइदिन्छु हो तर यो प्लान्टहरू चाहिँ भनेको जस्तै दिनु होस् न ल हुन्छ भने पछि पक्का भएँ है म भरोसा गरेँ हुन्छ राखेँ ल